कालिम्पोङमा पाइने लोकल खानपिनहरूको बारेमा भनिदिनुहोस् न विशेष गरी कालिम्पोङमा पाइने लोकल खानाहरू मध्येमा चाहिँ एक नम्बर कुरा कालिम्पोङको मोमो चाहिँ एकदमै फेमस छ अनि यहाँ हाम्रो लोकलमा पाइने कालिम्पोङ डिस्ट्रिक्टमा लोकलमा पाइने हाम्रो खानपिन चाहिँ विशेष गरी कोदोको ढेँडो गुन्द्रुकको तिहुन अनि रायोको साग तोरीको साग अनि भातमा हेऱ्यौँ भने मकैको भात अनि मस्यामको दाल फापरको रोटी र चाहिँ विशेष यो हाम्रो क्षेत्रमा पाइने विशेष खानाहरू चाहिँ यिनैहरू हुन्